हाम्रो कालिम्पोङमा मोटो मान्छेहरू घट्नुको लागि बिहान वक गर्छ बेलुका वक गर्छ लुतेहरूले त त्यस्तो गरेको जस्तो लागेन लुते हुनेहरूले त जिम पनि जान्छ वर्क डेल्ली गर्छ एक्सरसाइजहरू गर्छ